हेलो दाइ यो तपाईँको दोकान हो ए त्यही त यो किराना दोकान रहेछ कि सुन्नुहोस् न मलाई अलिक चामल चाहिएको थियो कि यो दोकानमा के कस्तो चामलहरू पाइन्छ हौ अच्छा सबैभन्दा कम्तीमा कुन चामल बेचिन्छ होला म बगैडै बगडै चाहिन्छ चालिस रुपियाँ त्यो चाहिँ कुन कुन चामल हो बासमती हो बासमती बासमती चाहिँ कति पर्छ होला हौ अच्छा असी रुपियाँ केजी है खै देखाउनुहोस् त कस्तो छ यो चाहिँ यो लामो लामो तपाईँको बासमती अच्छा अच्छा उत्यो त्यो बोरामा भएको चाहिँ त्यो के अलुवा चामल अच्छा तिस रुपियाँ ए एकदम तिसै हो त्यो उयो अर्को चाहिँ अलिक टुक्रा टुक्रा भएको चाहिँ अच्छा पैँतिस पर्छ यो टुक्रा चामलको चाहिँ के भात उयो डल्लो पर्दैन अच्छा अहँ म मलाई तपाईँको यो टुक्रै चामलै अब मनपर्यो कि सुन्नुहोस् न यसलाई मैले ए एक बोरासम्म लग्यो भने तपाईँले कसरी गरेर मिलाउनु सक्नुहुन्छ त तपाईँको यो होलसेल दोकान हो यो पैँतिस भनेको यो टुक्रा चामल चाहिँ भनेपछि कतिसम्म छोड्नु सक्नुहुन्छ बत्तिससम्म गर्नुहोस् न म एक बोरा लैजाउँ भनेको ब बत्तिस बत्तिस गर्नु सक्नुहुन्छ एकदम तेत्तिसै

अच्छा त्यसो भए यहाँ अरू पनि दोकानहरू छन् त्यसो भए म एकदुई जग्गा पहिला घुमेर तपाईँको हेरेर आउँछु कि अब भएन भने तपाईँ तेत्तिस नै गर्नुहोस् न त ल मैले तपाईँको बात मारे अर्को दोकान चाहिँ यहाँ कहाँ पाइन्छ कता ए अच्छा ठिकै छ कि सुन्नुहोस् न निकै टाढा जस्तो लाग्दैछ कि मलाई होइन तपाईँ यसो यसो गर्नुहोस् कि तपाईँ यो एक बोरा मलाई प्याक गरिदिनुहोस् त